रनिङ चाहिँ मेरो हबी हो किनभने हामी सानैदेखिको खेलकुद गर्थ्यौँ अनि त त्यहाँबाट ठुलो भएर स्कुल जानु थालेकोदेखि हाम्रो एउटा पिरियड हुन्थ्यो स्पोर्ट्सको अनि त त्यसमा चाहिँ म जहिले पनि जान्थेँ पार्टिसिपेट गर्थेँ रनिङहरूतिर त्यसमा हामीलाई हन्ड्रेड मिटरको रेस गराउँथ्यो टु हन्ड्रेड मिटरको रेस गराउँथ्यो त्यसमा चाहिँ म सबैमा पार्टिसिपेट गर्थेँ र अरू अरू एक्टिभिटीहरू पनि हुन्थ्यो त्यसमा पनि म पार्टिसिपेट गर्थेँ हर विकमा एकपल्ट हुन्थ्यो शनिवारको दिन त्यो पिरियड चाहिँ मलाई मज्जा लाग्थ्यो किनभने त्यसमा हामीलाई थुप्रो एक्टिभिटीहरू गराउँथ्यो प्लस रनिङहरू पनि गराउँथ्यो त्यही भएर हैन अनि त त्यहाँबाट मेरो गाउँको दादा ठुलो ठुलो दादा दिदीहरू पनि म सानो हुँदाखेरि म्याराथनमा जान्थ्यो कुद्नु मलाई पनि पुरा रहर लाग्थ्यो उनीहरूले फर्स्ट सेकेन्ड भएर आउँथ्यो मलाई पनि त्यतिखेर पुरा रहर लाग्थ्यो म्याराथनमा जानु अनि त म पनि ठुलो भएपछि रनिङ सानोमा प्रेक्टिस गर्दा गर्दै ठुलो भएपछि म पनि गएँ म्याराथनमा पार्टिसिपेट गर्नु अनि त म पनि सेकेन्ड पोजिसन भएँ अनि त त्यही भएर अहिले पनि म कुद्छु बिहान बिहान बेलुका कुद्छु एउटा टाइम छ मेरो छ बजे उठ्छु अनि त कुद्नु जान्छु ग्राउन्डमा मेरो घरछेउमा एउटा ग्राउन्ड छ त्यहाँनिर म पाँच छ राउन्ड मार्छु बेलुका पनि जान्छु अनि त म मात्रै जाँदिन मेरो नानीहरू छ भाइबहिनीहरू गाउँको भाइबहिनीहरूलाई पनि लिएर जान्छु किनभने कुद्नु कुद्नु

रनिङ गर्यो भने चाहिँ हाम्रो फिजिकल हेल्थ अलिक राम्रो हुन्छ त्यही भएर म कुद्नु पनि जान्छु अहिले पनि जाँदैछु